हेलो भाइ तिमी अलिपुर कस्मेटिक सेन्टरबाट बोलेको ए अस्ति लगेको फेसवास त के हो दाम मात्रै भक्कु छ त न अनुहारमा केही काम गर्छ अझै यहाँ मेरो सा मेरो मैले लगाएको थिएँ अनुहारभरि फोकैफोका निस्किरहेको छ त्यस्तो गर्ने हो हाम्रो चाहिँ पैसा होइन हँ यत्रो दाम लिएर तिमीले यस्तो पक्राइदिएको पक्राइदिएको मलाई राम्रो पनि छैन त्यो दाम मात्रै बेसी भयो मेरो साथीहरू ल्याएर झगडा गर्छु नि फेरि अलिक दाम पनि बेसी भयो मेरो साथीहरूलाई पनि देखाएको थियो ए यो त दाम बेसी भयो त राम्रो पनि छैन के हो यस्तो यस्तो चल्छ तर न राम्रो होस् दाम मात्रै बेसी अनुहारमा पनि फोकैफोका पारिदियो न सफा होस् अनुहारहरू केही कामको छैन त त्यसै मगायो जस्तो लाग्यो म आउँछु नि पछाडि पछाडि आएर चाहिँ पैसा असुल गर्छु है बेकारको सामानहरू बेच्छ भने